हाम्रो कृषिको लागि पानीको स्रोत के हो भने चाहिँ अब यहाँनिर चाहिँ हाम्रो पानीहरू जुन चाहिँ पर्छ हामीले रेन वाटर हारभेस्ट होइन त्योहरू पनि हामले पानी थुपारिराखेका हुन्छौँ त्यो पानी पनि चलाउँछौँ कुलो सुलो काटेर हुन्छ धारामा उम्रेको पानीहरू हुन्छ त्योबाट नाली नालीबाट वेस्ट वाटरहरू जुन चाहिँ छ त्यो ल्याएर हो त्यसरी चाहिँ हामीले हाम्रो जल चाहिँ अब उयोसमा हाल्छ कृषिमा हुन्छ होइन हाल्छौँ र जग्गा जग्गामा सिँचाई हुन्छ हुन्छ अब सबैतिर चाहिँ हुँदैन जहाँनिर पानी प्रशस्त छ है अब हाम्रो हिलसाइड भन्दामै पनि अब हाम्रोतिर पानीको दुःख छ होइन तर कतिवटा जग्गा त यस्तो हुन्छन् त त्यहाँनिर त बाह्रैमास पानी परि नै राखेको हुन्छ पानी पलाई नै राखेको हुन्छ त्यो जग्गाहरूतिर चाहिँ सिँचाइ भइहाल्छ सबैजग्गा चाहिँ हुँदैन तर त्यस्तो जग्गातिर चाहिँ हुन्छ